म चाहिँ मातृका राई हो मेरो बारेमा भन्नुपर्दा चाहिँ मेरो घरमा चाहिँ मेरो आमा मेरो बाबा मेरो भाइ छ अनि बोजू पनि छ मेरो आमाको नाम माला राई मेरो बाबाको नाम सन्तोष राई मेरो भाइको नाम साहिल राई र मेरो बोजूको नाम मङ्गलमाया राई र म त्यही सानो छँदा चाहिँ सालुगडा स्कुलमा क्लास टेनसम्म पढेँ र मैले क्लास टेन त्यहीँबाट मेरो पढाइ सकियो र क्लास इलेभेन ट्वेल्भ त्यहाँ सुकुना सुकुना हाई स्कुलमा मैले पढेँ सुकुना हाई स्कुलमा क्लास ट्वेल्भ सकेँ सकिएपछि फेरि म कलेजको लागि खरसाङ कलेज आएँ खरसाङ कलेजमा मैले फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर नेपाली अनर्स लिएर पढेँ पढ्दा पढ्दा कलेज पनि सकियो कलेज सकिएर मैले मास्टर्स गरेँ नर्थ बङ्गाल युनिभर्सिटीबाट मास्टर सकियो मास्टर सकिएपछि मैले फेरि बिएड जोइन गरेँ र दार्जिलिङमा र म बिएड पनि गरिदिई रहेछु गरिरहेको छु अब अर्को साल मेरो बीएड सक्छ र मेरो जीवनमा चाहिँ धेरै नै कुराहरू अब कति राम्रो कति नराम्रो घटेको छ र मेरो लाइफमा पनि मैले माया गरेको मान्छे छ जो म उसलाई धेरै नै माया गर्छु उसले पनि मलाई धेरै नै माया गर्छ उसको नाम सत्यम तामाङ हो र ऊ पनि मेरो क्लासमेटै हो सँगै पढेको हामी पहिलादेखिको र ऊ जब क्लास इलेभेनमा पढ्थ्यो र म पनि क्लास इलेभेनमै पढ्थेँ अन्त क्लास इलेभेनमा हुँदाखेरि चाहिँ उसकोमा केही जब थिएन केही कुरै थिएन हो अन्त केही कुरै थिएन त्यतिखेर चाहिँ आर्मीमा मैले भर्ती हुनु भनेर उसलाई भनेँ भन्दाखेरि चाहिँ उसले मानेकै थिएन अन्त म पनि अन्त त्यस्तो इन्ट्रेस्ट पनि थिएन उसँग बोल्नु लागि हो अल्छी लागिरहेको थियो त्यतिखेर अन्त अन्तखेरि जब क्लास ट्वेल्भ हामीले सक्यौँ क्लास ट्वेल्भ सक्दाखेरि चाहिँ फेरि आर्मीको भर्ती आएको थियो अन्त मैले उसलाई पुरा आर्मीमा कोसिस गर नभए हामी बिहा गर्न सक्दिनौँ भनेर भनेँ त्यहाँबाट उसले एकपल्टमा फेल भयो दुईपल्टमा पनि फेल भयो तिनपल्टमा ट्राई गर्दाखेरि चाहिँ ऊ पास भयो र ऊ आर्मीमा भर्ती भएर गयो अँ ऊ कलेज पढ्दै थियो बागडोग्रा कलेज अन्त म चाहिँ यता खरसाङ कलेज पढ्दै थिएँ खरसाङ कलेज पढ्दा पढ्दा अन्त उसको ड्युटी उता भयो अन्त म यता भएँ र हाम्रो बातचित पनि धेरै कम भइरहेको थियो धेरै कम हुन्थ्यो भनौँ भने ट्रेनिङमा त अब त्यस्तो बोल्नु पनि पाउँदैन थियो किनभने ऊ त टाढोमा थियो नि त म पनि कलेजमा बिजी अन्त हामी बिचमा बोल्नु पनि छोडेको थिएँ त्यही अब टाइमहरू नपाएर फेरि उसको ट्रेनिङ सकिएर घर आयो घर आएर छुट्टी आएर मलाई भेट्यो भेटेपछि फेरि हामी हामी दुईजना फेरि क्लोज भयौँ राम्ररी बोल्न थाल्यौँ र हाम्रो रिलेसनको बारेमा हाम्रो घर फ्यामिलीलाई पनि याद छ र हामी अब चाँडै नै अब भयो भने अब भगवानको कृपाले भयो भने हामी बिहा गर्नेछौँ र जबसम्म म अब मेरो खुट्टामा उभिदिनँ जबसम्म मैले पनि केही गर्दिनँ तबसम्म चाहिँ म बिहा नगरौँ नै भनेर सोचेको छु र आउने दिनहरूमा आशा राख्छु कि अब मेरो लाइफमा पनि केही हुन्छ होला केही काम पाउँछु होला भनेर अघि बढिरहेको छु र उसले पनि मलाई साथ दिन्छ अरे कुरामा एकदम राम्रो व्यक्ति छ ऊ पनि उसको फ्यामिली पनि एकदमै राम्रो छ मलाई सपोर्ट गर्छ हरेक कुरामा र जीवनमा अब बिहा गरियो भने चाहिँ म ऊसँग नै गर्छु भनेर सोचेको छु र सकियो भने भयो भने हामी चाँडै नै बिहा गर्नेछौँ र आउने दिनहरूमा पनि ऊ मेरो साथमै हुन्छ र म उसको साथमै हुन्छु र मेरो घरमा मेरो आमा मेरो बाबा छ मेरो बाबा चाहिँ प्राइमरी स्कुलमा पढाउनुहुन्छ टिचर हुनुहुन्छ अन्त पढाउँदैछ स्कुल अन्त मेरो भाइ चाहिँ कलेज पढ्छ थर्ड इयर हो कमर्स लिएर पढ्दैछ आमा चाहिँ घरमा दोकानहरू छ घरमै बस्छ अन्त म चाहिँ अहिले यता दार्जिलिङमा बिएड गर्दैछु र दार्जिलिङ बिएड गर् गर्दा गर्दा चाहिँ मतलब म अहिले मेरो एक साल सकियो अब मेरो एक साल बाँकी छ अब अरू नेक्सट साल टू थाउजन्ड ट्वेन्टी फोरमा सक्छ सकेपछि चाहिँ म पनि मेरो लागि केही सोचेको छु केही गर्छु होला भनेर र अब आउने दिनहरूमा पनि अब आशा राख्छु कि राम्रै हुन्छ होला मेरो लाइफमा केही कुराहरू भनेर र सानो छँदाखेरि होइन स्कुल पढ्दाखेरि चाहिँ म चाहिँ प्राइमरी स्कुल पढेको मजा आउँथ्यो त्यहाँ खानाहरू दिन्थ्यो हो भातहरू दिन्थ्यो अन्त अहिले पनि मलाई याद छ सानो हुँदाखेरि हामी त्यहाँ एउटा थाल बोकेर हामी लाइन लाग्थ्यौँ अन्त लाइन लागेर हामीलाई मिड डे मिल खानाहरू दिन्थ्यो स्कुलबाट अन्त त्यो खानाहरू सबै साथीहरूसँग मिलेर हामी ग्राउन्डमा बसेर खान्थौँ खाएपछि त्यो प्लेट चाहिँ जुन चाहिँ खाएको त्यो प्लेट अथवा थाल हुन्छ नि त्यो थाल चाहिँ अनि कलमा साथीहरू सबैजना गएर पालैपिलो धुन्थ्यौँ र हाम्रो एउटा गुरुआमा थियो नेपाली गुरुआमा भनेर भन्थ्यो उहाँ चाहिँ दार्जिलिङको थियो तर अहिले छैन बित्नुभयो अन्त मि त्यो मिसले चाहिँ अब एकदम मिठो मिठो होइन आलुदम होइन आलु चोखा सब्जीहरू ल्याउँथ्यो र हामी चाहिँ मिसले कहिले दिन्छ होला भनेर पर्खिबस्थ्यौँ कहिले खानु पाउने कहिले के गर्नुपर्ने बसिरहेको थिएँ हो अन्त ठिकै छ त्यो मिस पनि बितेर जानुभयो किनभने बुढी हुनुहुन्थ्यो अन्त बितेर जानुभयो तर पनि त्यो मिस लाई अब कहिले बिर्सिनु सक्दिनँ क्या सधैँभरि मनमै हुन्छ कीर्तन भजनहरू पनि गाउँथ्यो त्यो मिसले हामीलाई कहाँ कहाँ घुमाउनु लान्थ्यो साइन्स सिटीहरू लगेको थियो सानोमा क्लास थ्री कि टूमा पढ्दाखेरि यसरी पिक्निकहरूमा पनि लगेको थियो हामीलाई यसो मिरिकहरूमा लगेको थियो र हामीले धेरै खेल्यौँ मस्ती गर्यौँ सानोमा र यसरी नै समय बित्दा बित्दा क्लास फाइभमा भयो फाइभमा पनि साथीहरू थियो धेरै साथीहरूसँग बातचित भयो नयाँ नयाँ साथीहरू थियो अन्त रा हामी क्ला टिफिनमा चाहिँ क्लासमै खान्थ्यौँ टिफिन टिफिन खाएर चाहिँ अन्त बाहिर जान्थ्यौँ बाहिर गएर चाहिँ के के तितिरी फिङ्गर होइन अन्त घुकुनी आलुदम चटपटेहरू आइसक्रिमहरू खान्थ्यौँ र त्यतिखेर दुई रुपियाँमा बरफ पाउँथ्यो त्यो बरफ पनि हामीले खान्थ्यौँ मलाई घरबाट आठ रुपियाँ दिन्थ्यो जाँदा दुई रुपियाँ भाडा आउँदा दुई रुपियाँ भाडा चार रुपियाँ चार रुपियाँमा त आमाम् त्यतिखेर त एकदम प्रशस्त पाउने खानेकुराहरू हो एक रुपियाँको घुकुनी एक रुपियाँको फिङ्गर एक रुपियाँको तितिरी एक रुपियाँको चाहिँ स्कुल छुट्टी भएर जाँदा बरफ खाँदै जान्थेँ हो अन्त त्यतिखेर त्यो पैसा पनि एकदम भेल्यु लाग्थ्यो अहिले अब ठुलो भएर होला त्यो पैसाहरूमा अब त्यस्तो साह्रो लाग्दैन हो अन्त अहिले त ठिकै छ जिन्दगी राम्रै चलिरहेको छ यसरी नै मेरो अब स्कुलको बाल्यकालदेखि लिएर स्कुलको सबै कुराहरू साथीहरू पनि राम्रो राम्रो भेटेँ सबैसँग राम्रै भयो कसैसँग झगडाहरू केही भएन साथीहरूसँग पनि सबैसँग मिलेरै बस्यौँ केही कुरा त्यस्तो भएन र अहिले पनि मेरो साथीहरू यहाँ बिएड कलेजमा राम्रै पाएको छु राम्रै छ साथीहरू सबै कुरामा हेल्प गर्छ सबै कुरामा मद्दत गर्छ हरेक कुरामा साथ दिन्छ केही कुरा भयो भने भन्न भनेर सोध्छ हो सबै कुरा ठिकै छ र अब मेरो बारेमा भन्नुपर्दा अब त्यति नै हो र अब म छिट्टै नै बिहा पनि गर्छु होला त्यो पनि थाहा छैन अब कहिले गर्छु भन्न सक्दिनँ तर म अब गर्छु होला बिहा चाहिँ अब किनभने बिहा भन्ने कुरा गर्नैपर्छ लाइफमा हो दिनको दिन बुढी पनि हुँदैजान्छ अन्त पच्चिस वर्ष पुगिसकेँ अब गर्नुपर्छ होला बिस्तारै बिहा पनि हो अन्त अब यहाँ कलेज सकेर कामसाम गरेपछि बिहा पनि गर्छु होला हो आफूले चाहेको आफूले रोजेको सँगै बिहा होस् भनेर आशा राख्छु र अब के भन्नु मेरो बारेमा त्यति नै हो मेरो बोजू छ बाजे चाहिँ सानोमै खसेको फुपूहरू छ फुपूहरू पनि राम्रै छ फुपूहरूको छोरीहरू छ अन्त भाउजू छ मेरो दाजु भाउजू पर्ने फुपूको छोराको बुढी छ राम्रो छ घुम्नहरू लान्छ कहाँ कहाँतिर घुमिबस्छौँ हामी मजा आउँछ अन्त उसको एउटा छोरा छ अस्ति भर्खर छोराको बर्थडे भयो हो बर्थडेमा पनि गएको थिएँ मजा आयो अन्त त्यति नै हो अब भन्नुपर्दा लाइफमा चलिरहेको छ राम्रै छ अन्त मेरो हबी चाहिँ अब मैले बिएड गर्दैछु हो टिचरै हुन्छु भनेर सोचेको छु अब हेरौँ के हुन्छ आशा राख्छु टिचरै होस् भनेर किनभने मेरो बाबा पनि टिचरै हो हो अब बाबालाई देखेर नै इन्स्पायर भएर पनि म पनि यही लाइन गएँ अब यही मार्गतिर अघि बढिरहेको छु अब आशा राख्छु फ्युचरमा गएर मेरो यो इच्छाहरू पुरा होस् भनेर र भगवानसँग पनि प्रार्थना गर्छु होस् भनेर मेरो इच्छा यो पुरा होस् भनेर र मेरो मैले जति पनि कुराहरू सोचेको छु अब सोचेको छु र आउने दिनहरूमा पुरा गर्छु भनेर मनमा राखेको छु त्यो सबै पुरा हुन्छ होला मेरो एक दिन त सफल हुन्छु होला अवश्य नै हो त्यति नै भन्छु मेरो बारेमा हो र आजको लागि यति नै